हजुर हो त म मेरो च्याम्बरमै छु हजुर हजुर ए हजुर हजुर अहिले रुघा मार्कीको त अब सिजनै छ के डक्टर अरू डक्टर कसैलाई देखाउनुभएको थियो तपाईँले ए

मलाई त भेट्नु सक्नुहुन्छ मेरो त क्लिनिक सन्डे मात्रै बन्द हुन्छ तपाईँ बिहान दस बजेदेखिको बेलुका मलाई तिन बजेसम्म भेट्नु सक्नुहुन्छ अब अहिले लन्च टाइम हुनु आँट्यो कि लन्च टाइम अफ्टर तपाईँ एक घन्टाबादमा आउनुहोस् न मतलब हुन्छ अहिले यस्तो विशेष यस्तो के छ भने नि अहिले ज्वरो खोकी यस्तोको त अब सिजनै छ त्यसले गर्दाखेरि म तपाईँलाई मलाई भेटिहाल्नुभन्दा चाहिँ तपाईँको सुविधाको लागि कि म तपाईँलाई दबाई लेखिदिने थिएँ दुई दिन तिन दिनको लागि हजुर हजुर र विशेष अब के छ भने नि अब अहिले अब त्यही छ सिजन छ अहिले तपाईँले तातो पानी बोइल गरेको पानी है अमिलो समिलो यस्तोहरू त खानु हुँदैन है र तपाईँले आज आउनु सक्नु भयो भने ठिकै छ म तपाईँलाई हेरेर के कस्तो छ तपाईँको सिमटम्स के कसो छ होइन तपाईँले आधाउधी त भनिहाल्नुभयो र म चेक गर्छु र चेक गरेर तपाईँलाई मेडिसिन दिइपठाउँछु हुन्छ